जसरी अहिले साहित्य लेखन पठन अनि पत्रपत्रिका प्रकाशन अनलाइन ब्लग लेखन हुँदै आइरहेको छ उसरी नै भविष्यमा पनि यसलाई अझ व्यापक बनाउँदै लाने अनि यसका साथै नेपाली भाषालाई अफिसियल ल्याङ्ग्वेजको रूपमा अनुमोदन गर्नुपर्छ नेपाली भाषा लेख्न लेखिएका कृति नेपाली भाषामा लेखिएका कृतिहरूलाई अन्य भाषामा धेरै भन्दा धेरै अनुवाद गर्नु पर्छ पर्दछ अनि देशका ठुला ठुला विश्वविद्यालयहरूमा नेपाली भाषालाई पाठ्यक्रमका रूपमा लिनु यी कुराहरू मेरो विचारमा नेपाली भाषालाई प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यका प्राथामिक पाइलाहरू हुन्